दार्जिलिङको पहाड क्षेत्रमा किसानहरूलाई कुनै पनि एउटा वृहत कार्य अथवा तालिमहरू अन्नबाली सागसब्जी कसरी उमार्छन् भन्ने कुरा सही निर्देश अथवा तालिम भएको छैन भन्ने लाग्छ किनभने दार्जिलिङ पाहाडमा सुन्तला एकदमै मिठो सुन्तला पाइने गर्थ्यो एक समयमा तर त्यो के कारणले हो सुन्तला सबै मरेर गयो तर किन मर्यो त्यो सुन्तला कसरी बचाउनुपर्ने के गर्नुपर्ने भन्ने कुनै सरकारद्वारा तालिम दिइएन जानकारी दिइएन यसर्थ त्यो कुराहरूबाट वञ्चित हुनु त्यो जानकारी प्राप्त नगर्नु नपाउनु पनि किसानहरूको लागि ठुलो घाटा भयो बेकारी समस्या झन् बढेर गयो